हाम्रो यहाँनिर धान कोदो मकै लगाउने हामीले जग्गा पनि छैन लाउँदिनौँ पनि पहिला लाउँथ्यौँ अहिले लाउँदिनौँ अहिले चाहिँ हाम्रो खेतीपाती जे भने पनि चियाबगान छ चियाबगानमा हामीले अब अहिले बर्खामा बर्खामा त पानी पर्दैन अब हिउँदमा चाहिँ हामीले पानी लाउँछौँ पाइपबाट ठुल्ठुलो पाइपबाट सजिलो ठाउँमा मैदानको मेलामा चाहिँ हामीले त्यो पाइपमा ल्याएको चाहिँ फिरफिरे लगाएर आज यहाँ लगायो भोलि अर्को ठाउँ भोलि अर्को ठाउँ हो त्यसरी त्यसरी सारिरहन्छौँ सारेर पनि त्यसले नै फिरफिरेबाट पानी दिइरहन्छ जहाँ असुविधा अप्ठेरो भिरहरू छ त्यहाँनिर चाहिँ हामी मान्छेले नै हामी पा भाँडामा पानी बोकेर गाछको फेदफेदमा पानी लगाउने गर्छौँ अनि अहिले हामी हिउँदमा चाहिँ एक बेला काम हुन्छ एक बेला काम भएकोले गर्दा कोही त्यस्तो पानी लगाउनुपर्छ माहा गाछको फेदमा कोही सोहोर्याइमा जान्छ कोही कलममा जान्छ त्यसरी नै हामी हिउँदमा चाहिँ एक बेला काम चाहिँ गर्छौँ हामीलाई अहिले पानीको हामीलाई चाहिँ दुःख छैन हामीले जसरी भए पनि अब हाम्रो खेतीपाती नभए पनि चियाबारीतिर हामी पानी लगाउने गर्छौँ पानीको असुविधा छैन